साथी म मोटर स्ट्यान्ड आउन लागेको छु तिमी मोटर स्ट्यान्डमा छौ नि त्यहाँ लेबोङको गाडी छ कि छैन हेरिदेऊ न म आएर त्यहाँ बुकिङ गर्छु